कुखुरा पालनमा रोगको प्रकोपलाई रोक्नको निम्ति विभिन्न उपायहरू हामीले अपनाउनु पर्छ त्यसर्थ एउटा उपाय के हो भन्दाखेरि त्यसलाई कुखुरालाई हामीले लगेर विभिन्न समय समयमा त्यसलाई भ्याक्सिन लाउनु पर्छ त्यो नलगाए कुखुरा कुखुरालाई विभिन्न प्रकारको बिमारी हुन सक्छ अथवा पोल्ट्री भन्छौँ त्यसको आँखामा अथवा त्यस्को शरीरभरि थोप्ला थोप्ला किसिमको एउटा बिमारी निस्किन्छ र त्यस्लाई बर्डफ्लु पनि भनेर भनिन्छ र त्यसर्थ हामीले त्यसलाई रोक्नका निम्ति समय समयमा कुखुरालाई भ्याक्सिन दिनु पर्छ हामीले त्यो दिएन भने हामीलाई के कस्तो जोखिमहरू अपनाउनु पर् के कस्तो जोखिमसँग हामीलाई पाला पर्नु पर्छ भन्दाखेरि चाहिँ त्यो कुखुरालाई कुनै पनि भ्याक्सिन लगाएको छैन अथवा त्यो बिमारी बिमार छ भने त्यसलाई हामीले खाँदाखेरि हाम्रो शरीरमा पनि विभिन्न किसिमको समस्याहरू उत्पा उत्पन्न हुन सक्छ हामीलाई पनि क्षय रोग अथवा लुतोहरूले भेट्न सक्छ हाम्रो शरीरमा पनि हामीले जे खान्छौँ हामीलाई त्यस्कै असर हाम्रो शरीरमा देख्न थाल् देखिन थाल्छ र कुखुरालाई बिमारी भयो अथवा हामीले त्यस कुख्रालाई खायो भने हाम्रो शरीर पनि अस्वस्थ हुन्छ हामीलाई विभिन्न प्रकारको औषधीहरूको आवश्यकता पर्छ र त्यस्तो नगर्नु पर्दा चाहिँ हामीलाई कुखुरालाई लगेर समय समयमा भ्याक्सिनहरू दिनु पर्छ त्यसको हेरचाह राम्रोसँग गर्नु पर्छ त्यसलाई तातो ठाउँमा राख्नु पर्छ र तेसरी कुखुरा कुखुराको प्र रोगलाई चाहिँ अब बचाउनुका निम्ति त्यो उपायहरू हामीले अपनाउनु पर्ने हुन्छ अथवा अङ्गीकरण गर्नु पर्ने हुन्छ र जनावरहरूको सम्बन्धमा कुनै पनि समस्या अथवा प्रश्न हुँदा तपाईँ कोसँग सल्लाह गर्नुहुन्छ भन्नु पर्दा चाहिँ म छेउकै जनावरको डक्टरलाई गएर सल्लाह लिन्छु